हाम्रो क्षेत्रमा चाहिँ राम्रो उत्पादन हुने भनेको अब गर्नु सक्यो आफूले खट्नु सक्यो भने चाहिँ अहिले अलैँची अब किनभने अब अलैँचीको अब खेतीहरू गर्नु सक्यो भने चाहिँ एकदम त्यहाँबाट चाहिँ राम्रो आमदामी हुन्छ अब सबै मान्छेहरू लगाएर रोजहरू दिएर अब अलैँचीहरूको खेती गर्नु सक्यो भने चाहिँ हामीलाई एकदम राम्रो हुन्छ किनकि अब अलैँचीको भाउ पनि अब रेटहरू पनि राम्रो राम्रो आइरहेको हुन्छ कोही बेला अब घटी कमी त हन्छ तर अब यदि अब गर्नुै पर्ने र गर्नु गर्नु आफूलाई इच्छा छ र हाम्रो सबैभन्दा अब राम्रो उत्पादन हुने भनेको त्यो गर्नु सक्यो भने चाहिँ अलैँची अब अलैँची अहि राम्रो भाउ छ होइन अहिले अहिले त्यस्तै हजार बाह्र सय छ केजीको त्यो गर्नु सक्यो भने चाहिँ हाम्रो एक हामीलाई एकदम राम्रो हुन्छ अब यता उता मान्छेहरू खोजेर रोपिराखेको छ अब यतिकै त हो यो बर्खाकै टाइममा हो रोप्ने चाहिँ अहिले भदौ लागिरहेछ भदौतिरै अब अलैँची रोपी रोप्ने सिजन पनि हो अब यदि अब रोपेको छ आफूले गर्नु सक्यो भने चाहिँ त्यही हो अलैँची